भारतको जलवायु एकदम सम्पन्न छ होइन विशेष गरी देशका विभिन्न क्षेत्रहरूमा पहाड पर्वत कन्दरा मरुभूमि समतल मधेश नै इत्यादि सम्पूर्ण ठाउँहरू यहाँ छन् अनि जुन ठाउँमा मान्छेहरू बस्छन् त्यही ढलिसकेका छन् होइन कसरी बाँच्नु पर्ने भन्ने विषय सिकिसकेका छन् अनि जलवायुको कसरी फरक छ भन्दाखेरि यहाँ मधेशमा निकै गर्मी भइरहेको बेलामा पहाडमा शीतल भइरहेको हुन्छ होइन अनि मानिसहरू पनि आफ्नो ठाउँमा बस्न रुचाउँछन् अनि विशेष गरी एउटा सानो उदाहरणको रूपमा यसरी लिन सकिन्छ दार्जिलिङबाट ओरालो सिलगढी तर्फ लाग्दाखेरि पनि जलवायुमा भिन्नता देखिन्छ पहाडमा पानी चिसो अथवा मिठो खाले पानी हुन्छ भने मधेशतिर अलिकति गरौँ खाले पानी पाइन्छ अनि जुन हावा पानीको कुरा गर्न पर्दा पहाडमा चिसिएको हावा अथवा हिउँको हिउँबाट आएको हावाहरू भेट्न सकिन्छ भने यहाँ नदीबाट उत्पन्न भएका हावाहरू महसुस गर्न सकिन्छ यसरी नै जलवायुहरू विभिन्न प्रान्तहरूमा विभिन्न ठाउँहरूमा यस देशका विभिन्न जिल्लाहरूमा राज्यहरूमा आ आफ्ना तरिकाका छन्